नमस्ते सबजनालाई यहाँ चाहिँ केही वजन घटाउने घरेलु सामग्रीहरूबारे केही बोल्न चाहन्छु म यहाँनेर वजन घटाउन सामग्रीहरू धेरैहरू छ घरमा बसेर वजन घटाउनु सक्छ अहिले त जिम जानु पर्दैन यहाँ कुनै दबाईहरू खानु पर्दैन घरमा बसेर घरेलु घरेलु सामानहरू छ यहाँ धेरै जस्तो सामान धेरै भन्दा पनि धेरै सामानहरू छ तर कतिजना मानिसहरूले जान्दैन कसरी खानु वा कुन बेला खानु अब म चाहिँ भन्दैछु धेरै भन्दा धेरै छ हेरेर कतिवटाले यसको इफेक्ट पनि हुन्छ ब्याड पनि नराम्रो पनि हुन्छ त्यो वजन घट्दाखेरि राम्रो पनि हुन्छ कतिजनालाई त्यो अब राम्रो चाहिँ हो निम्बु निम्बु एउटा राम्रो औषधी हो घरमा बसी बसी वजन घट्छ बिहान उठेर तातो पानीमा नुन अलिकति हालेर निम्बु एउटा निम्बु वा आदा निम्बु हाल्दा पनि हुन्छ अब ठुलो मग छ भने त एउटा डल्लै हाल्नु पर्यो तर सानो निम्बु छ भने चाहिँ आदा ए ठुलो निम्बु छ भने चाहिँ आधा हाल्दा हुन्छ सानो निम्बु छ भने चाहिँ एउटा हाल्नु पर्यो अनि अझ त्यो निम्बु बिहान तातो पानीमा त्यो खायो भने चाहिँ पेट घट्छ विशेष गरी पेट हाम्रो यहाँ पेट हुन्छ विशेष गरी केटीहरूको पेट बाहिर निस्कन्छ उनीहरूको चाहिँ त्यो निम्बुले त्यो बोसोहरू भित्र भएको त्यो फ्याट्सहरू बोसोहरू चाहिँ पिघ्लाएर चाहिँ त्यसलाई अलिकति भए पनि नभनेको एक महिना खायो भने पेटहरू घट्छ अनि ग्रिन टी भन्यो ग्रिन टी पनि एउटा घरेलु सम घरेलु एउटा औषधी हो जस जसमा चाहिँ वेट घट्छ जसमा कि वजन घट्छ घरमा बसी बसी योगा गर्दा पनि हुन्छ ग्रिन टिसँग बिहान उठ्ने साथ पानी तातो पानीमा निम्बु खायो वा ग्रिन टी खायो भने पनि वजन घट्छ योगा गर्यो भने पनि विशेष त योगा योगा सधैँ बि बिस मिनट त सबकोमा हुन्छ बिहान उठेर बिहान उठेर योगा गर्यो भने वजन घट्छ अनि नराम्रो रोगहरूदेखि पनि उक्त नराम्रो रोगहरूदेखि पनि छुटकारा पाउँछ हामीले अझ धेरै भनौँ अदुवा अदुवा पानी अदुवा उमालेको अदुवा र पानी अनि अलिकति हनी हाल्यो भने पनि पेट घट्छ वा काहीँनेर हाम्रो मासु लागेको छ भने त्यहाँनेर बोसो वा मासु लाग्छ हाम्रो त्यहाँ घट्छ अनि हामी घरमा अनि कतिवटा एक्सर्साइज पनि गर्नु सक्छ घरमा बसी बसी पनि अब त्यो खाएर मात्र हुँदैन कतिवटा चिज हामी एक्सर्साइज पनि गर्नु पर्छ नभनेको पाँच दस मिनट त जसले पनि निकाल्नु सक्छ अलिकति निकालेर एक्सर्साइजहरू गर्यो भने नराम्रो रोग कष्टदेखि छुटकारा पाउँछ अनि ब वजन बढेको छ भने घट्नु सक्छ वजन बढाउनु छ भने चाहिँ अब कतिवटा कुरा खाए खाएर घिउ खायो भने मासु खायो भने लाग्छ तर अनि वजन घटाउनु त सजिलो छैन वजन घटाउनुको लागि धेरै मेहनत गर्नु पर्छ बाहिर गएर जिम जानु पर्छ खेलकुद धेरै गर्नु पर्छ अन्त मात्र वजन घट्छ तर घरमा बसी बसी चाहिँ अब यो उपायहरू चाहिँ हो अझ धेरै छ अझ अनि हामी विशेष गरी प्रायः मान्छेलाई थाहा हुँदैन केले वजन घट्छ भनेर तर छिटो वजन घट्नको लागि चाहिँ अम्बक हुन्छ जुन चाहिँ अम्बकको पात हुन्छ त्यसलाई चाहिँ पाँच मिनट जस्तो उमालेर स्टिम गरेर उमालेर चाहिँ त्यो उमालेको पानीलाई एभ्री सधैँ खायो भने चाहिँ पाँच दिनमा त्यो वजन घट्छ मान्छेको नभनेको तिन केजी चार केजी चाहिँ पाँच दिनमा घट्छ यो मैले खुद एक्सपिरियन्स गरेको त्यो खुद एक्सपिरियन्सबाट मैले यो गरेको मैले पनि मेरो पनि पहिला धेरै साठी केजी वेट थियो अहिले मैले घटाएर फिफ्टी केजी बनाएको छु अहिले एक महिनामा चाहिँ घटाएँ दस केजी अम्बकको पात खान्थे निम्बु खान्थे अन्त बेलुका चाहिँ प्रायः जस्तो सुप खान्थे भेजिटेबल सुप जस्तै गाजर बिट अदुवा हालेर अलिकति प्याज हालेर उमाल्थे अन्त खान्थे अब कतिजना मान्छेको धेरै खाने आदत हुन्छ उनाहरूलाई अब बेलुका जस्तो नभनेको दुई तिन सुत्नु भन्दा दुई तिन घन्टा अगाडि खाना खाएर त एकछिन यता उता हिँड्यो भने घर वरिपरि हिँड्यो भने वा काम गर्यो भने पनि जिउ त्यस्तो लाग्ने चाहिँ समस्या हुँदैन जिउ लाग्यो भनेर त्यसै नराम्रो रोगहरूले भेट्छ जस्तो डायबेटिज हुन्छ जस्तो थाइरोइड हुन्छ अरू जस्तो नराम्रो बिमारहरूले भेट्छ अब त्यो जिउ घटाएको त राम्रो हो तर राम्रो घरेलु औषधी खायो भने चाहिँ अझ राम्रो हो उनीहरूले साइड इफेक्ट हुँदैन घरेलु औषधीमा चाहिँ जिरा छ जिरा खायो भने झन् छिटो घट्छ जिरा खाएर स्किन पनि राम्रो हुन्छ मेथी एलोभेरा जुस भयो एलोभेरा त झन् सबको अल ओभर सबतिर एलोभेरा चाहिँ सबभन्दा बेस्ट हो एलोभेरा सधैँ खायो भने हाम्रो डाइजेस्टिभ सिस्टम जुन हामीलाई पच्छ हाम्रो यो लिभरहरू राम्रो हुन्छ राम्रो भएर जान्छ अनि अझ हाम्रो अन्त त्यहाँबाट अनुहारहरूमा पनि ग्लो आउँछ अझ हाम्रो वजन पनि फिट रहन्छ अनि धन अझ धेरैवटा छ भने कसै धेरैवटा कुराहरू छ हरे घरेलु औषधीहरू छ अझ खोइ मानिसहरूले गुगलमा खोज्यो भने पाउँछ त्यही भएर त्यहाँ पनि खोज्नु होस् अन्त यो औषधीहरू पनि जरुरी छ धन्यवाद